त्यो सर्ट रिटर्न गर्नु छ त्यो सर्ट रिटर्न गरेर मलाई एउटा ठिकैको राम्रो अलिक कम्ती साइजको मलाई चाहिएको छ उयो त्यो साइजको भएन भने मलाई मेरो पैसा रिफन्ड चाहिएको थियो अनि यो रिफन्ड कति कति दिनसम्म हुन्छ

यो डेलिभरी डेलीभरी ब्वाइलाई मैले सर्ट दिइसकेको थिएँ उसले भन्यो यस्तै एक हप्ता जस्तो लाग्छ भनेको छ तर एक हप्ता पार भइसक्यो तर मैले अहिलेसम्म रिफन्ड पाएको छुइनँ मैले फ्लिपकार्टबाट धेरै सामानहरू पनि लिइसकेँ तर यस्तो कहिले पनि भएको थिएन तपाईँले प्लिज एक खेप हेरिदिनु होस् मेरो यो अर्डर आइडी छ मेरो वान एट एट थ्री टु वान फाइभ सिक्स बी त्यति थियो प्लिज एक खेप हेरिदिनु होस्

यस्तै कस्टमरहरूको भरोसाहरू चाहिँ नतोड् टुटोस् म अझ फ्लिपकार्टबाट पनि अझ म रेगुलर मगाइरहन्छु त्यस्तो नहोस् कि यो पैसा रिफन्ड भएन वा फेरि रिटर्न भएन भने म यो फ्लिपकार्टबाट म अर्डरहरू रिटर्न अर्डरहरू लिनै छोडिदिन्छु अरू कुनै राम्रो साइटबाट हेर्छु तपाईँहरूको तपाईँहरूले एउटा कस्टमर राम्रो एउटा राम्रो जेन्युन जेन्युन कस्टमरहरूलाई तपाईँले गुमाउने हुनु सक्छ

त्यो सर्ट क्वालिटी त्यो सर्ट पनि त्यो जुन चाहिँ त्यो फोटोमा देखाएको थियो त्यसको क्वालिटी पनि त्यस्तो राम हेर्दाखेरि मात्रै राम्रो थियो यहाँ जब डेलीभरी भएको थियो त्यो त्यसको बाद हेर्दाखेरि त उस्तै थियो एउटा सात सय रुप्पेको सर्ट पनि कति दुई सय तिन सय रुप्पेमा यहाँ मार्केटमै पाउँछ यस्तो सर्टहरू त त्यही भएर मलाई न त कलर मन पऱ्यो न त त्यो त्यसको क्वालिटी मन पऱ्यो नै फिटिङ पनि आयो मलाई त्यो डेलीभरी ब्वाइले पनि एक हप्तासम्म रिर्टन हुन्छ भनेको छ त्यस्तो भएन भने चाहिँ त्यस्तो भएन पनि त्यही भएर चाहिँ मैले यो कम्पनीमा कल गरेको कम्पनीको मान्छेलाई अनि तपाईँले छिटो भन्दा छिटो हेरिदिनु होस् यो तपाईँले यदि अब तिन चार दिनमा पनि आएन भने चाहिँ म यसबाट कहिले अर्डर पनि गर्दिनँ मैले यत्रो पैसा सेभ गरी गरी मैले अर्डर गरेँ यो सर्ट पनि यस्तो उस्तै आउँदाखेरि पनि मनमा राम्रो हुँदैन त्यही भएर एक खेप तपाईँको तपाईँको स्टाफहरूलाई पनि तपाईँहरूको स्टाफले हेरिदिनु भन्नु होस् मैले यो आइडी पनि दिइसकेको छु मैले प्राइजहरू पनि भनिदिइसकेको छु मैले तपाईँहरूको ट्यागहरू पनि केही निकालेको छैन त्यो ट्यागसँगै छ केही केही ड्यामेज पनि छैन त्यो सर्टलाई त्यही भएर छिटो भन्दा छिटो मेरो यहाँ त त्यो अर्डर होस् अनि त्यो अर्डर रिर्टन नगरिदिनु होस् मलाई अर्को चाहिँ रिसेन्ड नगर्नु होस् मलाई अर्को साइज चाहिएन मलाई रिफन्ड चाहिएको त्यो सर्टको त्यही भएर तपाईँहरूलाई तिन चार दिन भित्रमा तपाईँहरूले त्यसको रिफन्ड चाहिँ गरिदिनु होस् नभए अबदेखिन त्यो नभए त्यो एपबाट म कहिले मगाउँदिनँ तपाईँहरूको कम्पनीबाट